वर्तमान समयमा भारतमा देखापरेको समस्या भन्दाखेरि चाहिँ एउटा बेरोजगार पनि हो आज धेरै है युवायुवतीहरू युवाहरू पढे लेखेका छन् शिक्षितहरू छन् तर उनीहरूको शिक्षाको सही मूल्याङ्कन चाहिँ हुन सकेको छैन उनीहरूले आज अब पढेर लेखेर पनि एउटा काम है एउटा बेरोजगार हुन परिरहेको यो काम नपाउनु यस्तो यो यो समस्याहरू अझै धेरै रूपमा बढेर गइरहेको छ जसको कारणले गर्दा युवाहरूमा र उनै युवाहरू चाहिँ मानसिक सिकार मानसिक रोगको एउटा सिकारहरू हुनपुगेको छ कतिले सुसाइडहरू गर्ने यस्तो सुसाइड गरेको स्थिति पनि घटनाहरू पनि हामीले सुन्न पाइरहेको छौँ होइन यो समयमा है अब यस्तो बेरोजगारको यो समयमा अब कति अब अहिलेको युवाहरूले है कति कति युवाहरूले युट्युब च्यानलहरू बनाएर कन्टेन्ट क्रिएटर्स ट्राभलर्स कमेडियन्स इत्यादि भिडियोजहरू बनाएर उनीहरूले अब जिवा ओ मतलब पैसाहरू कमाइ रहेको छ भिउजहरू बढाइ रहेको छ होइन अब हुन त यी कुराहरूले कति युवाहरूको लाइफमा एकदमै रोजगारको कति भूमिकाहरू खेलेको छ तरै पनि यी कुराले पूर्ण रूपमा पूर्णमात्रा चाहिँ यिनीहरूले रोजगारको भूमिका खेलेको चाहिँ हामी मान्न सक्दिनौँ किनभने सबैले यो भिडियोजहरू बनाउनु सक्ने त्यस्तो प्रकारको ट्यालेन्टहरू सबैकोमा हुँदैन होइन अब हुनु त अब सबैजना पढेको हुन्छ लाइफमा जीवनमा केही सक्सेस हुन्छु भनेर नै पढेर अब है दुःख गरेर पढेको हुन्छ उनीहरूले जीवनमा चाहिने उनीहरूलाई जीवनमा चाहिरेहको भन्नु नै अब उनीहरूको जीवनको सानो ठुलो सक्सेस हो सक्सेस हो र पैसा कमाउने एउटा जीवनमा एउटा ठुलो मान्छे बन्ने होइन आफ्नो खुट्टामा उभिने आफ्नो गाउँ समाजको उइसमा अब उदाहरणको रूपमा बन्ने उदाहरण बन्ने अब त्यस्तै छ उनीहरूलाई अब सक्सेसदेखि लिएर होइन त्यस्तै कुराहरू हो सक्सेस चाहिएको हुन्छ